पछिल्लो समय चाहिँ टुरिज्महरू बढेको छ जस्तो छ यहाँ अहिले हो यहाँ पनि राइमाटाङ डिपोमा पनि हाम्रो बनिएको छ हो त्यहाँ पनि अहिले मान्छेहरू आउँछ निकै नै मान्छेहरू आउनु थालेको छ टुरिस्टहरू आउन थालेको छ अब त्यहाँ थुप्रो बनाएको पनि छ हो अन्त त्यहाँ मात्र नभएर राजाभात खावामा हाम्रो बनाएको छ त्यहाँ मात्र नभएर नामहरू एउटा जस्तो अब पनि थुप्रै थुप्रै छ हो मलाई अब त्यति आउँदैन त्यति आउँदैन थुप्रै बनिएको छ अहिले त मान्छे यहाँनेरि आउँदैछ जस्तो अब यहाँ मम चाउमिनहरू भन्नु धेरै धेरै धेरै अब बिक्री पनि हुन्छ यहाँको मान्छेलाई अलिकति भए पनि सुविधा हुँदैछ बाहिरबाट मान्छेहरू आयो भने यहाँको मान्छेहरू अलिकति भए पनि राम्रो त्यही हो अनि थुप्रो खोल्दैछ अहिले त त्यही देखेर होला हो यता पनि छ यता पल्लोपट्टिको गाउँमा पनि बनाएको छ टुरिस्टहरू बस्ने यता पार्क लजहरू बन्यो के के हो के के अहिले त अहिले त त्यहाँ मात्र नभएर हर जगा नै खोलिसक्यो अब हामीलाई यसले गर्दा अब राम्रै सुविधा भइरहेको छ राम्रै नै हुँदैछ मलाई चाहिँ यस लाग्दा राम्रो लाग्यो बस टुरिस्टहरू यसरी आइदिइ रह्यो भने मान्छेहरूलाई अलिकति चलाउनु दोकान दौडी पनि राम्ररी चल्ने अब यसरी राम्रो लाग्छ यसरी आइरह्यो भने यता अरू भन्दा नि राइमाटाङ डिपोको चाहिँ खोला पारि भएकोले गर्दा त्यहाँ चाहिँ अलिकति बाटोको उयो छ प्रब्लम छ त्यहाँ चाहिँ कम मात्रमा मान्छेहरू जान्छ तर यस त्यसकै यता अगाडिपट्टि अगाडिपट्टि बनाएको छ कि टुरिस्ट बस्ने अब लजहरू सबै ठुल्ठुलो के केहरू बनाएको छ त्यहाँ चाहिँ यति मान्छेहरू जान्छ त्यहाँ चाहिँ बाहिरकोहरूको कता अलिपुरदेखि लिएर कलकत्तादेखि लिएर अब कहाँ कहाँको मान्छेहरू आउँछ त्यहाँनेरि घुम्नुको लागि टुरिस्टहरू आउँछ अब राजाभात खावामा पनि मान्छे त्यस्तै आउँछ त्यहाँ मात्र नभएर अझ उता इनपार्क भन्छ कता ठुल्ठुलो बनाएको छ धेरै धेरै बढिसक्यो हो लजहरू पनि त्यहाँ पनि जान्छ मान्छेहरू ज्यादै भइसक्यो र मलाई चाहिँ यस राम्रो लाग्यो भए पनि त ठिकै छ ए